हेलो गुड इभिनिङ म्याम तपाईँले कल गर्नु भन्नुभएको थिएछ

हजुर म्याम योपालि अब अलिक त्यस्तै भयो म्याम राम्रोसँगले पढ्नु नै पाइनँ रोसन सर कहाँको हो म्याम ए कहाँ कुन चाहिँ स्कुलमा पढाउनु हुन्छ होला है म्याम

ए हजुर कहाँनिर होला लोकेसन बताइदिनु सक्नुहुन्छ हजुर हजुर हुन्छ हजुर हजुर हजुर ए हजुर म्याम अन्त होइन म्याम अन्त मैले फेमिलिसँग नि कुरा गरेको थिएँ कि अन्त अलिकति अब बाहिर ट्युसन चाहिँ फेमिलिबाट पनि अफोर्ड हुनु नसकेकोले गर्दाखेरि म्यामहरूसँग कुरा गर्नु भरसक चाहिँ अब स्कुलले नै ट्युसन प्रोभाइड गरिदियो भने चाहिँ राम्रो हुन्थ्यो किनभने स्कुलमा हो भने चाहिँ अलिकति टाइम पनि म्यानेजमेन्ट गर्नुसक्थ्यो अन्त अब स्कुलकै टाइमबाट अलिकति टाइम एडिसनल टाइममा ट्युसन गऱ्यो भने चाहिँ घर आउनुओर्नु पनि सुविस्ता हुन्छ भन्ने खालको कुरा गर्नुहुँदै थियो त त्यो मिलाउनु सकिँदैनथ्यो म्याम हजुर हजुर

ए हुन्छ म्याम हुन्छ थ्याङ्क यू गुड नाइट